लामो साइकल यात्रामा चाहिँ एकदमै शरीरलाई फाइदाजनक नै छ किनभने यो साइकल यात्राले चाहिँ हरेक हाम्रो शरीरको रक्तचापलाई स्थिर बानाउँछ र यो यो एउटा असल एक्ससाइस पनि हो र बिशेष चाहिँ यो यात्रामा यात्रा साइकल यात्रामा चाहिँ खाने सडकमा खाने कुरा खानु पर्दा चाहिँ अब घरको जस्तो त हामीले खानु सक्नु त सक्दैनौँ तर अब सडकमा जुन अब उहाँ बेच्नेहरूले जुन चाहिँ आइटम बनाएको छ त्यही नै खानु हामी स् पर्छ बाध्यता पर्दछ र यो साइकल यात्रा गर्दा चै ढाड दुख्ने यो शरीर दुख्ने चाहिँ त्यस्तो मलाई चाहिँ अनुभव भए जस्तो चाहिँ लाग् लागेन कारण यो साइकल यात्राले चाहिँ दुख्नुभन्दा चाहिँ अझै यो शरीरलाई चाहिँ अझै एकदम स्वास्थ राखेको म अनुभव गर्दछु र येसले शरीरलाई पनि एकदम तन्दुरस्त र दिमागलाई एकदम फ्रेस बनाएर लोगेको चाहिँ मैले अहिलेसम्म अनुभव गरेँ